दार्जिलिङ जिल्लाका मानिसहरूले पछनीमा लाग्ने केही सामान्य पेशागत करियरहरू चाहिँ फर्स्ट अफ अल त एग्रिकलचर हो अनि त्यहाँबाट एग्रिकलचर आफूले खेतीपाती गरेपश्चात त्यो मार्केटतिर लाने गर्छ भएन त कसैले पढ्दा पढ्दै आधा आर्थिक अवस्था कमजोर हुनाको कारणले गर्दा कसै बेङलोर दिल्ली बाहिरतिर कमाउनु जान्छ अनि कसै आर्मी लाग्छ कसै बिजनेसमेन हुन्छ है उनीहरूले चाहिँ आफूले कमाएको पैसा आफ्नो परिवारको लागि पठाएर साथ साथै ती पैसाबाट आफ्नो बिजनेस स्टार्ट गर्छन् कसैले घर बनाउँछन् कसैले परिवारको परिवारमा दिएर आर्थिक समस्या समाधान गर्छन् कसैले आफ्नो परिवारको साथसाथमा आफ्नो ब्याङ्क ब्यालेन्सहरू गर्छन् यसरी नै आर्थिक योगदान चाहिँ एकदेखि अर्कोपट्टि पठाउने गर्छन् फर्स्ट अफ अल त दार्जिलिङ जिल्लाका मानिसहरूले एग्रिकल्चरबाट स्टार्ट गरेको पाइन्छ र एजुकेटेडहरू चाहिँ कसैले दोकान थापेर कसैले बिजनेस गरेर कसै बाहिरतिर गएर कमाएर घरतिर पठाउने घर बनाउने आफ्नै बिजनेस स्टार्ट गर्ने गरिरहेका छन् गर्छन् कसै फौजी भएर गएको छन् कसै टिचर्स कसै के कसै के सबैजना गर्मेन्ट जब नभए तापनि कसैले प्राइभेट जब गरेर नै आफ्नो ब्यवसाय चलाएर आर्थिक योगदान सफल बनाइरहेको छन् जीवन शैलीलाई सफल बनाउनमा लागिरहेका छन्